विशेष कालिम्पोङ जिल्लाको सन्दर्भमा कुरा गर्नु पर्दा

कालिम्पोङ जिल्ला एउटा पश्चिम बङ्गाल राज्यको एउटा नयाँ जिल्ला भनेर हामी चिन्दछौँ जो पहिला दार्जिलिङ जिल्लाअन्तर्गत पर्दथ्यो र विशेषरुपले कालिम्पोङ पहिला सबडिभिजन थियो महकुमा भनेर हामी चिन्दथ्यौँ र यहाँका स्थानीय मानिसहरू नै यहाँ धेरै शासन प्रणाली शासन व्यवस्थामा धेरै असुविधा भएको हुनाले स्थानीय क्षेत्रवासीलाई सबै कुराहरू दार्जिलिङमा गएर गर्नुपर्दा हामीलाई यातायातको व्यवस्था नहुँदा दार्जिलिङ जस्तो टाडामा गएर यहाँको कतिपय कामहरू बन्न नसक्दा र यहाँका स्थानीय राजनैतिक क्षेत्रीय दलहरू यहाँको बुद्धिजीवीहरू हरूले सरकार समक्ष धेरै जिल्ला सम्बन्धी नयाँ जिल्ला सम्बन्धी निवेदनहरू चढाए पश्चात् राज्यका पश्चिम बङ्गाल राज्यका वर्तमान तत्कालीन राज्यका मुख्यमन्त्री अनि यहाँका

जिल्ला जिल्लापाल अनि यहाँका हाम्रा सरकारी कर्मचारीहरूको सर्वे रिपोर्ट अनुसार अनि यहाँको दार्जिलिङ को भौगोलिक दृष्टिकोणले अनि यस क्षेत्रको क्षेत्रवासीहरूको असुविधालाई ध्यानमा राखेर राज्य सरकारलाई स्थानीय राजनैतिक पार्टीको पहलमा अथवा यहाँको बुद्धिजीवीको पहलमा नयाँ कालिम्पोङ जिल्ला गठन भएको हो र जिल्ला गठन भए पश्चात् यहाँको जति पनि सरकारीतौरमा हुनु पर्ने कति क कुराहरू आजसम्म यो उपलब्ध भइसकेको छैनन् कति कुरा शासन प्रणाली यहाँको कति कुराहरू प्रशासनिक व्यवस्थाहरू अहिले भर्खरै मात्र यो चिजहरू हाम्रो जनसाधारणमा एउटा बिस्तारो प्रकारले अथवा यहाँको प्रशासनिक व्यवस्थालाई हेरेर यहाँको लोकल कतिवटा असुविधाहरूलाई हेरेर यसलाई निरन्तर रुपमा सरकारले कार्यन्वयन गरिरहेको छ र जब जब यो जिल्लाबाट दार्जिलिङ जिल्लाबाट यता कालिम्पोङ जिल्ला बाइफर्केसन भयो तबदेखि भने यहाँको स्थानीय हाम्रा मानिसहरूमा जनसाधणवर्गमा अलिकति केही राहत मिलेको जस्तो चाहिँ मैले आफ्नो व्यक्तिगत जीवनमा महसुस गरेको छु र यसमा धेरै सङ्घर्ष गर्न परेको थियो प्रत्येक प्रत्येक राजनीतिक पार्टीहरूले यहाँको क्षेत्रीय राजनीतिक दलहरूले यहाँका हाम्रा बुद्धिजीवीहरूले यहाँका हाम्रो शैक्षिक अनि हाम्रो सामाजिकतौरमा जजसले योगदान दिएको छ यसमा ठुलो भुमिका हाम्रा नेतावर्ग प्रतिनिधिवर्ग भनौँ यहाँका बुद्धिजीवीवर्ग मात्रै नभएर यहाँका गाउँका शुभ चिन्तकहरू स्थानीय पुलिस प्रशासनदेखि लिएर सबै सबैको यसमा ठुलो योगदान रहेको छ किन भनेदेखिलाई किन भनेदेखिलाई हामीलाई यो कुराहरू हामीले भोगिसकेको थियौँ र जब जब दार्जिलिङ जिल्लाबाट यता छुट्टेर कालिम्पोङ जिल्ला भयो अहिले यहाँको शासन व्यवस्थाहरू जिल्ला शासन प्रणालीहरू अहिले द्रुत गतिमा चलिरहेको छ र हामी चाहन्छौँ यसरी सरकारले जुन जिल्लाहरूमा जे उपलब्ध गराएको छ सरकारी नियमअनुसार कालिम्पोङ जिल्लालाई पनि सोही अनुरुपै अइलेसम्म उपलब्ध भएको जस्तो चाहिँ मैले महसुस गरेको छु र अरू त्यस्तै हो र यहाँ कालिम्पोङ जिल्लाको साथ अब यहाँको जनजीवनको अवस्था र स्थितिलाई हेरेर अब फेरि पनि थप कतिवटा खण्डहरू पनि यहाँ बाइफर्केसन अथवा त्यो ब्लकहरू पनि बाइफर्केसन हुने कुरामा हामी विश्वस्त छौँ अवश्यै पनि सरकारको पक्षबाट जब कालिम्पोङ जिल्ला भइसकेपछि ब्लकहरू पनि बाइफर्केसन हुन्न भन्ने हुन्छ भन्ने हामीले आशा र हामी विश्वस्त छौँ